हेलो हलो मकसुद चिकन सप बोलेको मलाई त्यो मेरो गाउँमा त्यो सप खोलौँ भनेको थिएँ कि तपाईँको त्यो फार्मबाट हुन्छ है कुखुरा ए कुन चाहिँ कुन चाहिँ कुखुरा हुन्छ होला हौ ए छ है भनेपछि थुप्रै खालको

मलाई त कति निकै चाहिएको थियो कि मलाई यहाँ म पनि दोकान खोल्न खोजेक थिएँ कि ए अँ स त्यसै कसरी बेच्नुहुन्छ हौ तपाईँ चाहिँ ए अलिक घटिदिनुन त त मलाई पनि यहाँ अलिक नाफा हुनुपर्यो चार सौ है लास्ट भनेपछि ए ए हुन्छ हुन्छ भनेपछि अब म भनेपछि तपाईँकोबाटै लान्छु ल अबदेखिको ए ल ल भन्नुहोस् त

ए हुन्छ यो चाहिँ तपाईँको पर्सनल नम्बर ए हुन्छ ए बिस हजार है आम्बो त्यो त अँ हजुर हजुर चिन्छु त

हजुर माथि घुममा होइन ए कहाँनिर ए बतासे ए हुन्छ बतासे

ए हुन्छ म कल गर्छु नि तपाईँलाई ए हुन्छ हुन्छ ए हुन्छ ए हुन्छ हुन्छ आ म हुन्छ

हुन्छ हुन्छ हुन्छ